हामी चाहिँ हामी नेपालीहरू चाहिँ प्रायः हामी घरहरूमा चाहिँ हामी डेली खाइरहने कुराहरू चाहिँ त्यही हो भात दाल सब्जी र हामी अचारहरू प्रायः हामी खाने गर्छौँ र हामी हामी यहाँ जाडो भएकोले गर्दाखेरि पहाड एरियातिर जाडो भएको कारणले गर्दा मासुहरू पनि धेरै हामी लिने गर्छौँ र विशेष गरी चाहिँ हामी तिहारहरू चाड बाडहरूतिर चाहिँ हामी प्रायः चाहिँ हामी नेपाली खाने कुराहरूमा मिठो चाहिँ हामी सेलरोटीहरू हामी बनाउँने गर्छौँ र सेलरोटीहरू चाहिँ हामी खाने गर्छौँ र त्यो चाहिँ हामी त्यो बनाउँनको निम्ति चाहिँ हामी हामी धेरै चिनी मसलाहरूको हामी इस्तमाल हामी पनि हामी गर्ने गर्छौँ र सेलरोटी चाहिँ हामी नेपाली रीतिहरूमा चाहिँ धेरै कुरामा चढाउने चढाउने गर्छ चलाउनेहरू गर्छ र चाड बाडहरू गर्दाखेरि हामी दसैँ तिहारहरू हरेक चाड बाडहरूमा चाहिँ हामी सेलरोटीहरू चाहिँ हामी बनाउने गर्छौँ र त्यो चाहिँ सबैभन्दा मिठो खाने कुराहरूमा चाहिँ आउँछ नेपालीमा चाहिँ